बिज्ञान र प्रविधिले मानिसहरूलाई महामारीमा अध्ययन गर्नको निम्ति धेरै नै सहयोग पुऱ्याएका छन् महामारीमा हामी घरदेखि बाहिर निक्लिन सकिरहेका थिएनौँ एकअर्कामा हामी मेलमिलाप गर्न सकिरहेका थिएनौँ अनि ग्रुप झुन्डमा हामी एकसाथ बस्न सकिरहेको थिएनौँ त्यस समय अनलाइनद्वारा हामीले शिक्षा प्रणालीमा हामी अघि बढिरहेका थियौँ अनलाइनद्वारा हामी शिक्षा आर्जन गरिरहेका थियौँ अनलाइनद्वारा हामीले शिक्षा प्रदान गरिरहेका थियौँ त्यस समय अनलाइन अनलाइन भन्ने बित्तिकै विज्ञान आउँछ टेक्नोलोजी आउँछ यही विज्ञानको माध्यमद्वारा हामीले अनलाइनको थ्रु हामीले महामारीमा शिक्षा आर्जन गऱ्यौँ शिक्षा आदान प्रदान गऱ्यौँ मिटिङ्स अटेन गऱ्यौँ टेक्नोलोजीलाई अगाडि बढायौँ त्यस साथसाथै यसको ह्युमन क्यालकुलेसन देथ रुट देथ रेट बर्थ रेट इच एन्ड एभ्रिथिङ हामीले अनलाइनको थ्रु गर्नु सकिरहेको गर्नसक्यौँ महामारीमा अनि विज्ञानको लाभ इनकेस अफ एजुकेसनमा हामीले कसरी लिनसक्छौँ भने जे पनि दुनियाँमा नयाँ आविष्कार हुँदैछ थ्रु साइन्टिफिक इन्भेनसनबाट भइरहेको छ अनि यो साइन्टिफिक इन्भेनसन भन्नु मतलब वैज्ञानिक आविष्कार र यसरी वैज्ञानिक आविष्कार तब हुन्छ जब हामी विज्ञानको टेक्नोलोजीहरू युज गर्छौँ विज्ञानबाट हामी अघि बढ्छौँ र यसरी विज्ञानले हामीलाई लाभ दिइरहेको छ जस्तै कि मोबाइल फोन मोबाइल फोनले हामीलाई धेरै नै लाभ पुऱ्याउँछ एक ठाउँदेखि अर्को ठाउँमा हामी सम्पर्क गर्नसक्छौँ अनेकौँ दुर हामी भिज्वालाइज गरिसक्छौँ मतलब इमेज देख्नसक्छौँ फोटोज दिनसक्छौँ भिडियो कल गर्नसक्छौँ यस्तरी विज्ञानले हामीलाई यसरी लाभ पुऱ्याइरहेका छन् अनि शिक्षाबारे भन्नपर्दा यसले हामीलाई धेरै राम्रो सहयोग पुऱ्यायो जसरी हामीले एकअर्कामा मिल्न पनि नसक्ने अवस्थामा पनि हामीले शिक्षा आर्जन प्रदान गर्नसक्यौँ थ्रु साइन्स